हेलो बिभुद सर हजुर हजुर बिभुद सर भन्नु होस् न ए हजुर हजुर हो हजुर यो म पनि यही सोच् सोच्दै थिएँ नि भर्खर अब रिपब्लिक डे पनि आउनु आँट्यो है र अब नानीहरूलाई के गराउनु पर्ने अब केही न केही त गराउनु पर्यो है त्यो हाम्रो स्कुलको अब त्यो एउटा फर्ज बन्छ है मैले चाहिँ सोच्दाखेरि चाहिँ हामीले रिपब्लिक डे त अब हर साल मनाउछौँ तर किन मनाएको त्यो मानिसहरूलाई त्यो याद हुँदैन नि खासमा त्यही कारण चाहिँ हामी त्यसलाई लिएर चाहिँ एउटा त्यो नाटक जस्तै गरौँ होला हौ है सर तपाईँलाई कस्तो लाग्छ हौ त्यसको विषयमा ए हजुर हजुर त हजुर त्यही सोच्दै थिएँ नि मैले पनि हजुर हजुर हजुर टिचर्स टिचर्सहरूलाई भन्नु पर्यो साथै त्यो प्ले गर्दाखेरि चाहिँ त्यो प्लेमा चाहिँ हामीले चाहिँ रिपब्लिक डे किन सेलिब्रेट गरेको र त्यसको महत्त्व के छ बारे भन्नु पर्छ अनि फ्ल्याग होस्टिङहरू हुन्छ है सर त्यसको लागि हामीले व्यवस्थाहरू मिलाउनु पर्ने रहेछ है त्यसो भए हजुर र नानीहरूलाई अब त्यसै त राख्नु भएन अब त्यत्रो दिनभरि त्यही कारण प्याकेट लन्चहरू यसो व्यवस्था मिलाउँ न अन्त त्यसो भए प्याकेट लन्चको चाहिँ यसो गरौँ कि सर अरूहरूलाई खालि किन भन्नु तपाईँ र म नै त्यो त्यसको सल्लाह गरौँ न ल प्याकेट लन्चको चाहिँ हामीले अब अलिकति स्कुललाई हेडमास्टरसँग भनीकन चाहिँ सल्लाह गरीकन चाहिँ त्यो प्याकेट लन्चबारे चाहिँ हामी गरौँ र अर्को त्यो नाटकहरूबारे चाहिँ सबै टिचर्सहरूसँग पनि सल्लाह गरौँ है सर हजुर त्यो त्यसको लागि हामीले त्यो हजुर त्यो डिस्कस गरीकन अब त्यसको सेमिनारहरू गर्दा हुन्छ हजुर सर एकदम त्यो राम्रो त्यो आइडिया दिनु भयो नि तपाईँले हजुर सर अनि रिपब्लिकडेमा चाहिँ अरू हामी नानीहरूलाई मार्चपास्टहरू खेला होला हौ है सर तपाईँलाई कस्तो लाग्छ हजुर हजुर हजुर त्यसो भए चाहिँ मार्चपास्टहरू खेलाऊँ है सर र त्यसको लागि प्राइजहरू राखौँ न यसो नानीहरूलाई अलिकति जोस आउँछ होला नि त्यो प्राइजहरू देखेर है त्यसो भए अलिकति रमाइलो हुने रहेछ ए हजुर सर हजुर हजुर सर हजुर त्यो पनि राम्रो हुने भयो हुन्छ सर त्यसो भए हुन्छ सर भोलि भेटौँ है हुन्छ सर